अब यो ठुला ठुला समूहहरूको लागि अब भात पकाइयो अब जमानामा होइन जस्तै अब बिहे भयो भतेर पकाउने गाउँतिर त के हुन्छ अब त्यो क्याटरिङ गर्ने हुँदैन त्यो क्याटरिङ भनेको बुझ्दैन पनि गाउँकै केटाहरूले खाना साना बनाउँछ आफ्नै प्रकारले होइन बिहेमा मराउमा अनि त्यो जस्तै अब हामीले त पहाडमा एकदम आन्दोलनको बेलामा पनि आम्मै नेताहरूको लागि एकदम त्यो के भन्छ जनसभाको लागि धेरै खानाहरू पकाइयो होइन अब खाना बनाउनु एक प्रकारले मजा आउँछ मलाई त अब मेरो त हबी जस्तै हो अब अहिले पनि म घरमा खाना आफै बनाउँछु अन्त त्यो यो थोरैलाई र धेरैलाई पकाएकोमा अन्तर हुनसक्छ कोही बेला आगो कम्ति हुन्छ कोही बेला नुन भुटुन पुग्दैन होइन अब धेरैमा के हुन्छ कोही बेला आफूले भनेका कुराहरू ल्याइदिएका हुँदैनन् घरका मान्छेहरूले होइन त्यो कुराहरू जस्तो समस्याहरू पनि आइपर्छ त्यो कुराहरूलाई पनि तर अब यताउता परिबन्द मिलाएर हामीले मैले अब त्यसरी गरेको छु हिजो अस्ति भर्खरै पनि अब यहाँ सिलगडीमा एकजना सरको ससुरा खस्नुभएको थियो त्यहाँ पनि एकदम खसेकोदेखि उन्चास दिसम्म हप्तैपछि खाना पकाइयो होइन सात सात दिनको धुँजी भन्छ तामाङहरूको बुद्धिष्टहरूको त्यसमा झन्डै तेह्र पन्ध्रजना तेह्र पन्ध्रजनालाई खाना हप्तैपछि पकाइयो त्यस्तै प्रकारले हामी अहिले पनि अब जति पनि पिकनिकहरू जान्छौँ एकदम मलाई खाना पकाउनु मनपर्छ होइन अब मेरो एउटा बानी चाहिँ के छ भन्दाखेरि चाहिँ अब म चाहिँ कस्तो खाना पकाउँछु पिकनिकहरूतिर भन्दाखेरि चाहिँ मलाई मनपर्ने खाना अरूले मन पराओस् नपराओस् मलाई त्यसको मतलब छैन तर अब मलाई मनपर्ने सब्जी होइन मनपर्ने सब्जीको पनि अब कस्तो हुनुपर्छ भन्दाखेरि मेरो चाहिँ अब सेप होइन सेपमा चाहिँ टेस्ट हुन्छ भन्ने मेरो विश्वास छ आलु नै पनि गुन्द्रुकसँग कसरी पक काट्ने सागसँग आलु कसरी काट्ने आलु मात्रै भुट्दा कसरी भुट्ने भन्ने कुराहरू हन्छ नि त अब जुनै सब्जीमा पनि चारपाटे काट्यो भने त भएन होइन त्यो चारपाटेको टेस्ट अलग्गै हुन्छ मसिनो मसिनो काटेर पकायो भने त्यसको टेस्ट अलग्गै हुन्छ आलु भुट्नुको लागि चारपाटे पार्नु भएन र यस्तो कुराहरूले गर्दाखेरि अब त्यो अवसरहरू पनि पाइयो अलिअलि खाना बनाइन्छ अब अहिले पनि बनाउँदैछु उमेरले भ्याइन्जेल गर्ने हो